हत्तेरिका मैले एउटा होम थिएटर लिएको कस्तो हौ आम्ममम मान्द्रो ठट्टाको जस्तो ध्यारध्यारध्यार आवाज पनि त्यो स्पिकर पनि कस्तो चाडचोड फाटेको रहेछ मोराहरू कस्तो खालको बेचेको हौ दोकोनेले पनि राम्रो हेरेर किन्नुपर्छ ल्याउनुपर्छ सामान हामी त गएको यसो हेर्छौँ बाहिरबाट राम्रो देख्छ टिपेर ल्याउछौँ दाम तिरेर तर बेकारको रहेछ हत्तेरिका मलाई त घरमा बुढियाले ठट्टाउनु खोजेर केटाकेटीहरू च्याङच्याङ गरेर कस्तो लियो हौ बाबा यस्तो होम थिएटर बल्लबल्ल खर्च गरेर किनेको त्यत्रो दाममा जुलुम बनायो नि के गर्नु पर्ने यसलाई फ्याँक्नु पनि माया लाग्छ हो अब दाम परेको हो राख्नु पनि घाँडो यहाँ राख्ने जग्गा नभएको बेला बेकारको रहेछ म त रिस उठिरहेको छ हौ के गर्नुपर्ने हो अब चाडबाड नजिक आइसक्यो यसो मज्जाले एकदिन बसेर छुट्टी मनाउँदै बजाउँ नाचगान गर्दै बसौँ भनेको त भएन नि रड्डी रहेछ महाबित्थाको कस्तो त्यो अनुहार न धनुहारले बनाएको बाँदर जस्तोले बनाएको रहेछ क्या हो त्यस्तै खालको सामान परेर राम्रो चाहिँ राम्रो त राम्रो बाहिर मात्रै झालकझिलिक भित्र चाहिँ बेकारको के गर्नु मेरो दिमाग खुस्केको आफ्नो भाग्य किस्मतै खराब त्यस्तो सामान परेछ हत्तेरिका हो अब के गर्नुपर्ने हो बल्लबल्ल सेलेरी पाएर किनेको ढङ्ग गयो अब त्यसै पानीमै बग्यो मेरो पैसा रुनु न हाँस्नु भइरहेको छु के गर्नुपर्ने हो अब यस्तो पाराले हो भने चाहिँ यो कम्पनीहरू पनि जहाजमा डुब्छ होला